हस्पिटलहरूको कुरा गर्नुपर्दाखेरि चाहिँ अब कालिम्पोङ हस्पिटल अलि अब फेसिलिटिजहरू पनि राम्रै छ अन्त हाम्रो डिस्पेन्सरी पनि छ गाउँमा हाम्रो गाउँमा अब त्यस्तो हस्पिटल ठुलो हस्पिटल छैन र सानो डिस्पेन्सरी नै भए पनि अब केही बिमारी पर्दा केहीहरू अब त्यस्तो टेस्टहरू चाहिँ केही हुँदैन अन्तखेरि बिमारीहरू पर्दा अब काटेकोहरू गर्दाखेरि त्यहाँबाट दबाई पनि उयो गरिदिनु हुन्छ र काटेको छ भने त्यहाँनिर सिलाइहरू पनि गरिदिनुहुन्छ डिस्पेन्सरीमा तर अब त्यहाँ पनि अब अलिकिति साह्रै पऱ्यो भने चाहिँ यता रेफर गर्छ कालिम्पोङमा अन्त कालिम्पोङमा चाहिँ अब राम्रै छ सबैहरू फ्री ह फ्री हो अब दबाईहरू किन्नुहरूलाई कोही बेला खर्च लाग्छ अन्तखेरि चाहिँ अब त्यहाँनिर टेस्टहरू पनि गर्नु एक्सरेहरू हरू गर्नु सबै फ्री हो तर अब यही चाहिँ प्रब्लम हुन्छ कि ऊ यो अब बस्नुहरू अन्त साथीहरू अब बस्नु खानुहरू अलिक साह्रै पर्छ तर यता मान्छे कोही छ भने त्यहाँबाट ऊ यो गर् मतलब ल्याउँदा हुन्छ तर पनि अब कसैको छैन भने चाहिँ अब उनीहरूलाई निकै साह्रै पर्छ बस्नु खानाहरू ल्याउनु अन्त त्यसमा अब साथीहरू पनि बस्नु पर्छ अब साथीहरू कसै छ भने सजिलै हुन्छ छैन भने साह्रो हुन्छ अन्त अब नर्स अब डक्टरहरू पनि अब सबैको डक्टरहरू हुन्छ अब बेबीहरूको हुन्छ कि अब सबै हड्डीहरूको हुन्छ सबैहरूको डक्टरहरू चाहिँ सबैको हुन्छ अन्तखेरि चाहिँ अब कालिम्पोङको हस्पिटल चाहिँ एकदमै राम्रै छ अब थुप्रो थुप्रो छ हस्पिटल कालिम्पोङमा तर पनि अब यहाँ माथि गभर्मेन्ट हस्पिटलमा राम्रै छ गभर्मेन्टमा र प्राइभेटमा सेवासदन हुन्छ अन्त गभर्मेन्ट अलिकति फ्री नै हो र प्राइभेटमा चाहिँ आलिकति खर्च लाग्छ त्यति नै हो हस्पिटलको चाहिँ